भर्खरै मैले एउटा भिबोको अठार सौ बिस मोडलको मोबाइल फोन मगाएको थिएँ जो एन्ड्रोइड भर्जन आठ दशमलक एक दशमलक शून्य को छ तर त्यसको जहिले जस्तो मैले रिभ्यू हेरेको थिएँ त्यो रिभ्यू अनुसार प्रडक्ट छैन रहेछ त्यो फोन त्यसको चार्जिङ भ्यालिडिटी मैले राम्रो देखाएको थियो अनि त्यो त्यसको सबै रिभ्यूहरू राम्रो थियो तर अहिले मैले त्यसलाई प्रयोगमा ल्याउँदा चाहिँ प्रयोग गरेर हेर्दा चाहिँ एकदमै बेकारको छ त्यसको चार्जिङ भ्यालिडिटी पनि राम्रो छैन पानी बगेको जस्तो सरर चार्ज बग्छ चार्ज जत्ति गरे पनि त्यो एक्कै छिनमा सकिहाल्छ त्यसको साथसाथै यो इन्टरनेट चलाउनु थाल्यो कि त ह्याङ हुन्छ यो एकदमै बेसी ह्याङ हुन्छ यो कारणले गर्दा पनि मलाई भिबोको फोनको जुन चाहिँ रिभ्यू हेरेर मैले मगाएको थिएँ त्यो अनुसारको नहुँदा मलाई एकदमै मन परेन त्यति मात्रै नभएर यसको यो एन्ड्रोइड सिस्टम पनि अलिकति गडबडी जस्तो लाग्यो एप्सहरू डाउनलोड गर्दा पनि फ्याट्टै नदेखाई हाल्ने एप्सहरू पनि फ्याट्टै नखोलिने हेङ भइरहने अनि क्यामराको पनि जुन चाहिँ क्यामरा मैले हेरेर देखेर त्यो रिभ्यू देखेर मगाएको थिएँ क्यामरा पनि एकदमै बेकार अनि फ्रन्ट क्यामरामा त एकदमै अनुहार आफ्नु फेस राम्रो नदेखिने एकदमै ब्लर देखिने र त्यसको ब्याक क्यामरामा पनि राम्रो त्यसले नदेखाउने खालके भएको कारणले गर्दा यो प्रडक्ट मलाई एकदमै मन परेन अनि यो प्रडक्टको जुन चाहिँ चार्जर दिन्छु भनेको थियो चार्जर पनि योसित छैन हेडफोन देखाएको थियो त्यो पनि छैन यो कारणले गर्दा चाहिँ मलाई यो प्रोडक्ट एकदमै मन परेन